छन् मेरो है सल्लाहकारहरू छन् जब म है लेख्छु होइन लेखेँ लेख्नभन्दा अगाडि केही कुराहरू विषयमाथि सोधखोज सोधखोज गर्छु म लेखेर पनि देखाउने प्रयास गर्छु मलाई विशेष गरेर है कमल रेग्मीहरू भयो जय क्याक्टसहरू भयो

राजा पुनियानीहरू यस्ता लेखक सल्लाहकार मेरो त सल्लाहकारै भन्छु है उहाँहरूले चाहिँ मलाई एकदमै निरीक्षण गर्छन् है मेरो लेखहरूलाई उहाँहरू चाहिँ मेरो रोलमोडलहरू नै मान्छु म चाहिँ